म बाहिर निकै टाढो गएको हुन्छु घरमा मेरो फुलमा धेरै म पानी हालेर एक हप्ताको लागि पानी हालेर एक हप्तासम्म राम्रै चिसै हुन्छ एक महिना नआउँदाखेरि घरमा जेठी बुहारीले पानी हालिदिइराखेको हुन्छ कहिले कान्छी बुहारीले पानी हालिदिन्छ म निकै टाढाबाट फर्किएर आउँदा ढकमक्क फुल फुलिराखेको हुन्छ म घरमा आउँदा मलाई त्यो फुल फुल्दाखेरि कति मलाई खुसी लाग्छ